हेलो तपाईँ अलिपुरद्वारको टी गार्डन वर्कर हुनुहुँदो रहेछ हो अनि तपाईँहरूको उताको टी गार्डन कस्तो छ मलाई अलिक म राइटर बोलेको कि मलाई भन्नुहोस् न

हजुर हजुर

हजुर

हजुर हजुर अनि उता टी गार्डनमा अहिले पेमेन्टहरू चाहिँ कस्तो हुँदैछ

हजुर हजुर

हजुर

हजुर तपाईँहरूको गाउँमा चाहिँ धेरै समस्या रहेछन् अब है हजुर अनि म अब यता राइटर हो कि म राइट अब यता लेखेर अनि उता गभर्मेन्टतिर पठाइदिन्छु है ल ल थ्याङ्क्यु